अन्त अब पशुहरूकोबाट पैसा कमाउनको लागि हो भने अब बाख्राको फार्म खोलेर बाख्राहरू बेच्ने गर्छु कतिवटा राम्रो राम्रो लामकाने बाख्राहरू ल्याएर अब भेट राम्रो राम्रो ब्रिडको बाख्राहरू चाहिँ म बेच्न चहान्छु बेच्छु अन्त खसीहरू मजा मजाको खसीहरू बनाएर खसीहरू बेच्छु म बाख्राको यता भएन गाईहरू राम्रो राम्रो राम्रो होलिस्टर्नहरू राम्रो जर्सी गाईहरू ल्याएर दुधहरू बेचेर म पैसा कमाउँछु गर्छु अब पैसा कमाउँछु र यता भएन गोरुहरू राम्रो राम्रो ठुल्ठुलो राम्रो राम्रो गोरुहरू ल्याएर म त्यसलाई गोरू जोतेर हल बनाएर त्यसलाई राम्रो मेलोमा हिड्ने बनाएर त्यसलाई जोतेर त्यहाँबाट पनि पैसा कमाउन सक्छु भएन अब कुखुरा भयो कुखुराहरू अब मजाले पालेर गन्जिर सन्जिर बनाएर मजाले त्यसलाई चारोहरू मजाले मिलाएर त्यो ठुल्ठुलो बनाएर त्यहाँबाट पनि पैसा कमाउन सक्छु त्यहाँबाट सुँगुर सुँगुरहरू अब राम्रो राम्रो ठुल्ठुलो ठुल्ठुलो सुँगुरहरू ल्याएर सुँगुरहरू पनि ठुलो ठुलो बनाएर त्यसलाई स्याहार सुसार गरेर म सुँगुरहरूबाट पनि पैसा कमाउनु सक्छु अब भनौँ भने गाईबाट पनि अब राम्रो हुन्छ आमदानी गाईहरूबाट दुधहरू लान सक्छु घिउ बनाउन सक्छु छुर्पीहरू दुध दुधबाट त अब पुरै भइहाल्छ छुर्पी दुध छुर्पी घिउ दही दुधहरू पनि बिक्री भइसकिहाल्छ त्यहाँबाट